अब फुलहरू रोप्नु मलाई पहिला चाहिँ त्यति अब इन्ट्रेस्ट पनि थिएन अब मलाई जरूरी पनि थिएन किनभने मेरो अब घरमा मेरो अब आमाले आमा बाबाले नै अब गरिहाल्नुहुन्थ्यो है जब म बिहा गरेर आएँ तब चाहिँ अब म अब यसरी घुम्दा घुम्दै डुल्दै जाँदाखेरि अरूको घरतिर पनि अब एकदमै मज्जा मज्जाको फुलहरू देखेँ है एकदमै स्याहारेको उयो गरेको अनि मलाई पनि एकदमै इच्छा जागेर आयो अनि मलाई पनि एकदमै फुलहरू रोप्ने इच्छा भयो अनि त्यही भएर मलाई चाहिँ फुलहरू रोप्नु अब एकदमै अब सिजन सिजनको फुलहरू लगाएर आफ्नो घरलाई सुन्दर बनाउनु चाहिँ एकदमै इच्छा भएको हुनाले गर्दाखेरि चाहिँ मलाई एकदमै अब फुलहरू रोप्ने इच्छा भयो अन्त प्लान्टहरू लगाउने है इच्छा भयो जस्तै सिटिङ रूमहरूतिर प्लान्टहरू लगाउँदाखेरि एकदमै राम्रो अब देखिन्छ त्यही भएर चाहिँ मलाई एकदमै इच्छा लागेको